हामी नेपाली भाषाको व्याकरण र उच्चारण जस्तै माघे सङ्क्रान्ति मनाउँछौँ माघे सङ्क्रान्तिमा हामी माघे सङ्क्रान्तिमा हामी तरुल रोटी खिर पकाउँछौँ मासु पकाएर मेला लगेर जान्छौँ हामी नेपाली भाषाको जस्तै नेपाली मनाउँछौँ जस्तै ढाका साडी चोलो लगाएर हामी सांस्कृतिक कार्यक्रमहरू गर्छौँ गर्छौँ हामी दसैँ मनाउँछौँ दसैँमा मनाउँछैौँ दसैँमा हामी ठुलो मान्छेहरूको आशीर्वाद थाप्नुको लागि हामी घर घरमा गएर टिका र जमरा थाप्छौँ थाप्छौँ जस्तै जस्तै हामी आफूभन्दा ठुलो बुढाबुढीहरूकोमा गएर आशीर्वाद थाप्छौँ तिहारमा तिहार मनाउँछौँ दिवाली दिवालीमा दाजुभाइ दिदीबहिनीहरूको भेटघाट कत्ति वर्षपछाडि पुरानो भेटघाट नभएकोहरू भेटघाट हुन्छ आएर चेलीमाइती खुवाउने चाडबाड हो चेलीले माइतीलाई बोलाएर टिका आशीर्वाद यो यो भाइटिका लगाउनुको अर्थ चाहिँ जुनै पनि दुस्मन राक्षसहरूले आफ्नो माइतीलाई हार नहोस् नलगिदियोस् पुरा दह्रो होस् भनेर चाडबाड मनाउने चाड हो नेपाली भाषाको व्याकरण धेरै प्रकारले हामी मनाउँछौँ